मलाई याद रहेको महत्त्वपूर्ण दिनहरू मध्ये एउटा फर्स्ट जनवरी हो किनभने फर्स्ट जनवरीको दिनदेखि नै नयाँ बर्षको सुरुवात हुन्छ र अर्को महत्त्वपूर्ण दिन रहेको छ आठ मार्च र आठ मार्चमा चाहिँ नारी दिवसको पालना गर्दै आइरहेको छ र अर्को महत्त्वपूर्ण दिन रहेको छ चौबिस मई चौबिस मईमा चाहिँ मेरो आफ्नै जन्मदिन रहेको कारणले गर्दाखेरि मैले यो जहिले पनि याद रही नै रहन्छ मलाई यो दिन र नौ मई नौ मई चाहिँ किन महत्त्वपूर्ण छ मेरो निम्ति भन्दाखेरि चाहिँ यो दिन चाहिँ मेरो दादाको बर्थडे भएको अथवा मेरो दादाको पनि जन्मदिन रहेको कारणले गर्दा यो दिन पनि मेरो निम्ति महत्त्वपूर्ण रहेको छ र अर्को एउटा महत्वपूर्ण दिन मलाई याद रहेको छ त्यो हो बिस अगस्त र बिस अगस्तमा चाहिँ हाम्रो नेपाली भाषाले चाहिँ मान्यता प्राप्त गरेको थियो र त्यसैकारणले गर्दा यो दिन पनि मलाई एकदम महत्त्वपूर्ण लाग्छ र यो दिन मलाई सधैँ याद रहिरहने दिनहरू हुन्